मैले चाहिँ अस्ति चाहिँ एउटा उयो मगाएको थिएँ होइन एउटा जामा त्यो चाहिँ अब हेर्दाखेरि चाहिँ मिसोदेखि नै मगाएको त्यो चाहिँ हेर्दाखेरि चाहिँ कस्तो अब त्यो फोनमा हेर्दाखेरि चाहिँ कस्तो मजाको खालको अब लाग्यो नि त होइन अरूको रिभ्यू पनि हेरेँ त्यो पनि राम्रै थियो अब यस्तो मजाको थियो कि अब फाइभ फाइभ रेटिङहरू थियो सबै चेक गरेँ होइन त्यहाँदेखि चाहिँ अब मैले मगाएको थिएँ तर मगाउन मगाएर त्यो छ दिन बादमा आयो छ दिन बादमा आउँदाखेरि मैले हेरेँ होइन तर त्यो चाहिँ हेर्दाखेरि चाहिँ यस्तो घिनलाग्दो होइन अब मैले जुन चाहिँ कलरको मगाएको त्यो पनि नआएर मैले ब्लेक मगाएको थिएँ त्यो व्हाइट व्हाइट जस्तै अब ब्राउन ब्राउन अब अर्कै खालको के त कस्तो नराम्रो नमिठो कलर आयो होइन त्यहाँदेखि चाहिँ मलाई मनै परेन त्यसको उयो पनि छैन यस्तो अब यसरी हामीले पक्रिदाँखेरि पनि के त पुरा उयो रफ् न रफ् अब कपडा त हेर्दाखेरि त कस्तो मजाको देखिरहेको थियो होइन त्यो फोटोमा हेर्दाखेरि कस्तो दामी दामीको देखिएको थियो तर मैले हेर्दाखेरि तर मेरो चाहिँ नि एकदमै नराम्रो आयो तर म चाहिँ अब सबैलाई त्यही भन्छु कि यो चाहिँ नमगाउनुहोस् तपाईँहरूले होइन यो टू उयो छ नि के यो लामो जामा यो जामा चाहिँ तर प्राइस पनि यति नै प्राइस त त्यति बेसी नै थियो र पनि चाहिँ नराम्रो आयो प्राइस अनुसारको चाहिँ अब उयो छैन के त सामानै छैन त्यो चाहिँ नमगाउनुहोस् तपाईँहरूले म चाहिँ अब तपाईँहरूलाई सजेस्ट गर्छु